हेलो भाइ सुन्नुहोस् न अस्ति तपाईँले अब जुन हाम्रो लुगा ल्याइदिनु भएको थियो है त्यो ल्याउँदा त अब मेरो नानीसँग चाहिँ अब तपाईँको जुन चाहिँ विहेवियर थियो है त्यो त्यो व्यवहार चाहिँ एकदमै मेरो राम मेरो नानीलाई राम्रो लागेन है र सुनेपछि मलाई पनि एकदमै राम्रो लागेन किनभने तपाईहरू जस्तो डेलिभर यसरी पठाउनुहुन्छ तिनीहरूको त अब एक पहिलाको त अब उसको त राम्रो व्यवहारै राम्रो हुनुपर्यो नि त किनभने तपाईँको व्यवहार देखेरै नै त मान्छेले लुगा किन्छ तपाईँहरूको सँग अझै राम्रो कम्युनिकेट गर्नुसक्छ होइन तर अब त्यसरी केटीहरूलाई त्यस्तो प्रकारले अश्लील त्यस्तो टाइपको शब्दहरू बोलेर त त्यस्तो त भएन नि त र तपाईँहरूले यस्तो अब व्यक्तिहरू पठाउनु चयन गर्नु अगाडि तपाईँले एकपल्ट सोच्नुपर्छ किन त तपाईँले त्यस्तो खालके व्यक्तिहरू चाहिँ अथवा तपाईँले ट्रेन गर्नुपर्छ त्यो व्यक्तिहरूलाई जसमा चाहिँ उसले चाहिँ विक्रेतासँग चाहिँ कस्तो प्रकारको विहेव देखाउने किन विहेवियरले नि त झल्किन्छ विहेवियर राम्रो छ भने नि त दोकानको बिक्री राम्रो हुन्छ है र यस्तो कुराहरूलाई त तपाईँले एकदमै ध्यानमा दिनुपर्छ र अब आइन्दादेखि है यस्तो व्यवहार हामीसँग त मेरो नानीसँग त तपाईँले गरिहाल्नु भयो र आउने दिनहरूमा चाहिँ यस्तो कुनै पनि विक्रेताहरूलाई कुनै पनि तपाईँले कस्टमरहरूलाई त्यस्तो नगरिदिनु होस् यस्तो अब कतिवटा त्यस्तो है अश्लील शब्दहरू त नबोलिदिनु होस् जसमा नानी भनेर त्यो नानीलाई त्यस्तो प्रकारको अब तपाईँहरूले नहेपेर त्यस्तो नबोल्नुहोस् है म चाहिँ अब तपाईँहरूलाई त्यही एउटा मेरो एउटा कम्प्लेन छ तपाईँहरूले त अब राम्रै खालको डेलिभरी बोय राख्नुहोस् साथै उहाँहरूलाई चाहिँ ग एउटा दोकानमा लिएपछि चाहिँ ट्रेन गराउनु त उहाँहरूलाई चाहिँ जरुरी छ